हाम्रो देश स्वतन्त्र भएको चाहिँ उन्नाइस सौ सैँतालिसमा उन्नाइस सौ चल्दैछ त्यहाँबाट देश आजाद हुनुकोमा चाहिँ नेताजी सुभाषचन्द्र बोसको धेरै महत्त्वपूर्ण छ अनि गान्धीजी महात्मा गान्धीको धेरै महत्त्वपूर्ण हात छ अरू पनि धेरै त्यत्तिहरूको उन्नाइस सौ सैँतालिसमा जब देश आजाद भएको थियो तब उन्नाइस सौ सैँतालिसमा जब देश आजाद आजाद भएको थियो त्यत्तिखेर धेरै धेरै महत्त्वपूर्ण कार्यहरू कार्यहरू कार्यहरू भएको छ अन्त मैले सम्झाउनु सक्ने आन्दोलनहरू बारे चाहिँ के के आन्दोलन के आन्दोलन भन्नु हो तेस्रो युद्ध दोस्रो युद्ध कुनै पनि आन्दोलन मलाई त्यत्ति साह्रो आन्दोलनको बारेमा चाहिँ थाहा भएन कुनै पनि आन्दोलन जुन जो आन्दोलन त जुन पनि भनौँ तर हाम्रो देश आजाद चाहिँ भएको छ त्यो बाद चाहिँ महात्मा गान्धीले धेरै धेरै आन्दोलनहरू छ रा जस्तै भारत छोडो आन्दोलन त्योभरिमा चाहिँ मलाई भारत छोडो आन्दोलन चाहिँ धेरै राम्रो लाग्छ किनकि भारत छोडो आन्दोलनमा चाहिँ सबै जातिहरू मिलेर सबै जातिहरूले मिलेर एकता भएर चाहिँ भारत छोडो आन्दोलनमा सामेल भएको थियो भारत छोडो आन्दोलन चाहिँ सामेल भएको कारण चाहिँ भारत छोडो आन्दोलन चाहिँ भएको थियो तर सफल भए तापनि त्यो सफल भए तापनि पछि त्यो आन्दोलन चाहिँ खतम भएर गयो अन्त अर्को भारत छोडो आन्दोलनमा चाहिँ धेरै महत्त्वपूर्ण भूमिकाहरू निभाएको छ सुभाषचन्द्र बोस अन्त सुभाषचन्द्र बोस नेताजी सुभाषचन्द्र बोस डक्टर अम्बेडकर अभिया डक्टर अम्बेडकर अनि महात्मा गान्धी भारत छोडो आन्दोलन चाहिँ किन महत्त्वपूर्ण छ भन्दा चाहिँ हाम्रो देश चाहिँ हाम्रो देश चाहिँ स हाम्रो भारत देशमा चाहिँ सबै ज्यादातर जातिहरू एकदम मिलेर भएर बस्छ तर भारत छोडो आन्दोलनमा चाहिँ भएर बसे तापनि तर अब तर त्योभन्दा अघिको आन्दोलनहरू छ कुनै पनि जातिहरू एकसाथ निस्किएको छैन तर जब भारत छोडो आन्दोलन स्टार्ट भयो तब भारत छोडो अनि भारत छोडो आन्दोलन चाहिँ सबै एकसाथ मिलेर एकसाथ मिलेर भारतलाई स्वतन्त्र बनाउनुको लागि आन्दोलन गरेको थियो त्यसमा धेरै महत्त्वपूर्ण भूमिकाहरू निभायो अनि इत्यादि र सामान्य साथीहरूले पनि धेरै धेरै महत्त्वपूर्ण भूमिकाहरू निभाएको छ तर पनि यिनीहरूमध्ये हाइलाइट हुने चाहिँ अम्बेडकर नेताजी सुभाषचन्द्र बोस अनि गान्धीजी र गान्धीजी अनि अनि अनि अझै धेर थुप्रै आन्दोलनहरू छ भारत छोडो आन्दोलन गान्धीजीले आई थिन्क सबैभन्दा बेस्ट राम्रो लाग्ने आन्दोलन नेताजी चाहिँ नेता चाहिँ गान्धी चाहिँ गान्धीजी